म आफ्नो घरमा फुलहरू रोप्छु अनि सब्जीहरू पनि लगाउँछु तर म त्यसको लागि सल्लाह लिनुको लागि मेरो छेउमा एउटा नर्सरी छ त्यहाँ गएर म सोध्छु कसरी फुलको बिरुवाहरू लगाउनुपर्छ मल कसरी हाल्नुपर्छ सबै उनीहरूलाई नै सोधेर म आफ्नो घरमा फुलहरू लगाउँछु मल हाल्छु जल पानी हाल्छु बेलाबेलामा अनि सागसब्जीहरू पनि लगाउँछु अनि सबैलाई सागसब्जी कोहीबेला केही सागसब्जीले आफ्नो घरमा खानेकुरा पनि हुन्छ अनि फुलहरू पनि लगाउँछु आफ्नो घरको सौन्दर्य बढाउँछु